हाम्रो दार्जिलिङ जिल्लामा पालन हुने सामान्य सामाजिक र सांस्कृतिक रिवाजहरू यस्तो छन् किन हाम्रो यहाँनिर नेपालीमा धेरै किसिमका जातिहरू छन् र जातिहरूमा आ आफ्ना रिवाजले आफ्नो आफ्नो पूजा पाठहरू गर्छन् र आफ्नो आफ्नो देवी देवताहरू छन् जस्तै जङ्गल कतिजना मानिसहरूले जङ्गली देवी देवताहरूको पूजा गर्छन् भने कति मानिसहरूले ढुङ्गाहरू राखेर घरमा पूजा गर्छन् कतिहरूले मूर्तिहरूको पूजा गर्छन् त्यस्तै कति जाति मान्छे यस्तो हुन्छ कि बिमारहरू भयो भने धामी झाँक्रीहरू लिएर आएर घरमा चिन्ता बसेर ढ्याङ्ग्रो ठोकेर किसिम गर्छन् भने कति मानिसहरूले घरमा पूजा पाठ पण्डितहरू लगाएर पूजाहरू गरेर गर्छन् अनि कति मानिसहरूले मन्दिरमा गएर हो वा ढुङ्गाको छेउमा बसेर आफ्नो भाका गरेर भाकल गर्छन् कि मेरो घरमा यस्तो होस् यस्तो भयो पछि म यो गर्छु र यसरी जाती होस् भनेर भाकल गर्छन् त्यस्तै पर्वमा हाम्रो दसैँंमा एउडा फुलपाती छ त्यो फुलपातीमा हामीले कलस यात्रा गर्छौँ त्यसमा विभिन्न किसिमको वेशभूषाहरू लगाएर राम्रो राम्रो नेपाली दौरा सुरुवाल ढाका टोपी चौबन्दी चोलो ढाका साडी त्यस्तो लगाएर मानिसहरूले कलस बोकेर कलस यात्रा गर्नु हुन्छ भने त्यही समयमा नयाँको पूजा भन्ने हाम्रो एउडा छ त्यसमा हामीले बली दिन्छौँ काली मातालाई कोही बोका काटेर हुन्छ कोही कुखुराहरू काटेर हुन्छ कोही माछा भेट गरेर हुन्छ कसैले फलफुलहरूको गर्नुहुन्छ यसरी हाम्रो समाजमा र हाम्रो परम्पराहरलाई चाहिँ हामीले सामुहिक रीति रिवाजको साथमा हामीले यसरी मनाउँछौँ